हामी बस्ने ठाउँ नजिकै हिमालहरूको एउटा बेल्ट नै चेन नै छ जसमा हाम्रो मालरोड चौरस्ता अनि धेरै दार्जिलिङको धेरै ठाउँहरूबाट माउन्ट कञ्चनजङ्घा देख्नेगर्छ बिहानको समयमा पनि देख्ने गर्छ अनि साँझको समयमा पनि देख्ने गर्छ जुनबेला तपाईँको दिन क्लियर हुन्छ त्यो दिन झन् अझै रम्णीय अनि एकदमै मनोरम दृश्य देख्ने गरिन्छ तर त्यहाँ यही यही कारणले गर्दा पर्यटकहरू यही चिज हेर्न पनि आउँछ तर एउटा पर्यटकहरू हिमाल चढ्नको लागि एउटा ट्रेनी हुनु पऱ्यो एउटा प्रोफेसनल ट्रेन्ड पर्सन हुनुपऱ्यो यसले गर्दाखेरि जति पनि पर् टुरिस्ट दार्जिलिङ आउँछ यही चिजहरू हेर्नु मात्र आउँछ तर हिमाल चढ्नको लागि एउटा प्रोफेसनल ट्रेन्ड एक्सपर्ट पर्सन हुनुपऱ्यो